हेलो भन्नुहोस् ए हजुर दिदी हो त तपाईँ ए हजुर हजुर हजुर भन्नुहोस् न हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए तपाईँ कहिले आउनुहुन्छ बजार कि आउनुहोस् न ल म बनाइदिन्छु नि फिटिङ भएन रहेछ नि

तपाईँ कहिले हुन्छ टाइम निकालेर आउनुहोस् कि अन्त त्यो सर्ट के छ भने केही प्रब्लम छ भने मलाई भन्नुहोस् न मो फिटिङ गरिदिइहाल्छु नि हजुर हजुर हजुर हजुर आउनुहोस् न कहिलेकाहीँ हतारमा अब त्यो भाइहरू छ कि मेरो काम गर्ने भाइहरू छ अन्त मैले पनि अब त्यो अस्ति उयो गर्दाखेरि साइत त्यो भएन होला नापजोपमा अलिकति गल्ती भयो होला आउनुहोस् न ल कहिले आउँछ म फिटिङ गरिदिन्छु नि हुन्छ आउनुहोस् न तपाईँ जहिले भ्याउनुहुन्छ तहिले सनडे चाहिँ दोकान बन्द हुन्छ सनडे चाहिँ नआउनुहोस् स्याटरडे चाहिँ आउनुहोस् न ल हजुर हजुर स्याटरडे आउनुहोस् न बिहान नौ बजीदेखि बेलुका सात बजीसम्म खुल्ला हुन्छ ए हुन्छ हुन्छ आउनुहोस् न के समस्या प्रब्लम पऱ्यो भने नि म गरिदिई हाल्छु नि